नेपाली भाषालाई धेरै साहित्यको क्षेत्रमा जस्तै उपन्यास लेख्नु लघुकथा र नाटकहरूलाई प्रस्तुति गर्नु यो नेपाली भाषा को प्रयोग गरिन्छन् जस्तै अब थिएटर र नाटक प्रस्तुतिहरू कथाको रूपमा र सामाजिक प्रकटनका लागि नेपाली भाषा माध्यमको रूपमा प्रयोग गर्दछ यसले विभिन्न कला नेपाली सांस्कृतिक र पहिचानको संरक्षण गर्नका निम्ति पनि नेपाली भाषा को प्रयोग गरिन्छ